यो तपाईँको दोकानमा फोनहरू बेच्छ ए मलाई फिफ्टिन एमाउन्टकोसम्म नयाँ फोनहरू निस्किएको छ भने फिफ्टिनसम्मको हेरिदिनु होस् न हजुर ओप्पोमा के भन्छ त्यो फिफ्टिनसम्मको एमाउन्टको ओप्पो रेमहरू स्टोरेजहरू रेम कति होला ए हजुर हजुर इन्सटलमेन्टमा पाइन्छ हजुर हजुर कति चाहिँ डाउन गर्नुपऱ्यो मैले

ए हजुर ए हजुर हुन्छ म हुन्छ आउँछु नि ए हवस् हुन्छ थ्याङ्क्यु